हामी चाहिँ बिमारी हुँदा घरमै बस्छौँ र र बेसी बिमारी भयो भने चाहिँ हस्पिटल जानु पर्छ र

कम्ती आब ज्वरो आइरहेको छ भने घरमै हामीले पानी या पा रुमालमा पानी लगाएर लगाउँछ र कम्ती भयो भने कम्ती भयो भने चाहिँ ठिक छ र बिम र आझै बढ्यो भने चाहिँ हस्पिटल लानु पर्छ र हस्पिटल हस्पिटल घरमा पनि राख्नुहुँदैन बेसी बिमारी हुन्छ र हस्पिटल नै लानु पर्छ हामीले हस्पिटलमा आसाहरू हुन्छ देखभाल मजाले गर्छ र र टाइममा दबाईहरू दिन्छ टाइममा टाइममा खाना खानुको लागि पनि भन्छ र केयरहरू गर्छ हस्पिटलमा जस्तो हस्पिटलमा गर्छ त्यस्तो घरमा पनि घरमा राखेर पनि केयरलेस गर्नु हुँदैन र हस्पिटल नै लानु पर्छ र र हस्पिटलको नर्स डक्टरहरूले सबैजनाले हेर्छ आफ्नो पेसेन्टलाई अनि राम्रो केयर गर्छ र राम्रो केयर गर्छ र आसाहरूले पनि राम्रै केयर गर्छ र दबाईहरू दिन्छ दबाईहरू दिन्छ टाइममा टाइममा खाना दिन्छ टाइममा खाना दिन्छ र